हेलो ए हजुर मङमायाबाट बोल्नुभएको ए त्यतातिर घुम्न आउने बिचार गर्दैछु त्यतातिर होमस्टेहरू छ कि छैन होला हौ हजुर हजुर ए हजुर हजुर हजुर

ए हजुर त्यो ए होइन त्यो मङमायादेखि त्यो एउटा फेमस टी गार्डन छ नि चियाबारी पेशोक भन्ने यो वर्षातकी एक रात प्यार भरा दिल फिल्महरू सुटिङ भएको क्या त त्यो कति टाढा पर्छ हौ मङमायामा होमस्टे रिजर्भ गरेर त्यहाँ घुम्न जान मिल्छ नि ए हजुर हजुर गाडीमा गयो भने पाँच छ मिनटमा पुग्छ है त्यो त्यो फिल्महरू चाहिँ गुम्बा डाँडामा सुटिङ भएको अरे नि त गुम्बा डाँडा चाहिँ पेशोकमा कहाँ पर्छ ए हजुर हजुर त्यो गुम्बा डाँडाको त्यो बिचको त्यो स चियाबारी बिचमा भएको सडकहरू सुटिङ भएको छ त त्यो हेर्न आउनु मन लागेको

यो खुल्ला धुम्मोहरू नभएको बेलामा आउने बिचार गरेको कति बेलातिर आयो भने ठिक होला हौ ए हजुर त्यति बेला चाहिँ गरम पनि हुँदैन होला है ए हजुर ए त्यो पेशोक त्यो चियाबारीतिर चाहिँ खाजा खाने हो होटलहरू चाहिँ पाइन्छ नि है बिच बिचमा ए

ए हजुर अन्त त्यो मङमायामा त स्विमिङ पुलहरू पनि छ भन्छ नि

ए हजुर हजुर ए भनेपछि गरम महिनामा आयो भने चाहिँ यसो स्विमिङ गर्नु ओर्नु पनि हुने रहेछ ते पर त्यो टी गार्डन घुम्न जानु पनि हुने रहेछ है त्यो

हजुर हजुर हजुर हजुर ए ए हजुर भनेपछि म तपाईँलाई फोन गरेर अर्को हप्तातिर आउँछु हुन्छ हुन्छ